व्यावसायिक शिक्षा चाहिँ अब स्कुलमा हुनुपर्छ विद्यालयमा किनभने अब एउटा शिक्षालाई मात्रै नजर नराखेर त्यस्तो कुरालाई पनि अब शिक्षाकारद्वारा यसरी हामीलाई सिकायो भने हामीले जीवनमा अब थुप्रै कुराहरू यसरी सिक्दै जाँदा हामीले त्यसमा एउटा है पर्फेक्टनेस ल्याउनसक्छ र त्यही कुराले भोलिको दिनमा हामीलाई एउटा मद्दत दिलाइदिन्छ किनभने अब शिक्षामा कतिपय अब स्टुडेन्टहरूको एकदमै विक हुन्छ र तिनीहरूले भोलिको दिनमा गएर फ्युचरमा साह्रो गाह्रो पर्दाखेरि त्यो कुराहरूले पनि हामीलाई सिकाएको छ भने अब हामीले पशुपालन जस्तो जस्तो मिस्त्रीहरू कामहरू यस्तो जस्तो एउटा न एउटा अब हामीले जीवनमा गरिखाने एउटा हाम्रो मुख्य एउटा भूमिका हुन्छ र त्यस्तो नै हाम्रो अब फ्युचर बनाउनुमा हेल्प गर्दछ किनभने काम भनेको सानो ठुलो हुँदैन र त्यही कुराहरूले हामीलाई जीवन जिउनुमा मद्दत गर्दछ